मेरो जनवारहरूसित एकदमै राम्रो सम्बन्ध छ म जनवारहरूलाई धेरैभन्दा धेरै माया गर्छु र मैले गाई पालेको छ र गाईका बाछाहरू पनि छन् र गाईको धेरैभन्दा धेरै म स्याहार गर्छु अनि मैले आफ्नो गाईको नामहरू राखेको छु गाईको नाम जस्तै राते अनि बाछाहरू छन् बाछाहरूको नाम पनि राखेको छु र म आफ्नो गाईलाई धेरैभन्दा धेरै माया गर्छु र बिहान बेलुका आफ्नो टाइम टाइममा घाँसहरू काटेर हाल्छु र समय समयमा पानीहरू दिन्छु र म यसलाई दिउँसोको समयमा गाईलाई आफ्नो थलोबाट निकालेर बाहिर चराउन लैजान्छु र गाईलाई चराएर ल्याएपछि बेलुका आफ्नो जगामा बाँधिदिन्छु र उसपछि फेरि दुबारा पानीहरू दिएर यसलाई दाना पानी जति हुनुसक्छ हामी खुवाउँछौँ र यसलाई राम्ररी स्याहार गर्छौँ